हजुर हाम्रो घरमा तुलसी कडिपत्ता अनि फुलहरू औषधीको रूपमा पनि युज गर्ने गर्छौँ अनि मलाई यो प्राकृतिक उपचार धेरै मनपर्छ किनभने कोही कोही बेला सर्दी खोकीहरू लागेको बेलामा हामीले खाँदाखेरि जाती हुने गर्दछ